हेलो हजुर हो त

दार्जिलिङ कता तल एनजेपीबाट उकालो आउनुहुने तपाईँ केमा प्रिफर गर्नुहुन्छ तपाईँ गाडीमा आउनुहुन्छ कि टोय ट्रेन पनि छ आउनुहुन्छ भने त तपाईँ त्यसमा हजुर तपाईँ अब टोय ट्रेनमै आउँछु भन्नुभयो भने त हामी यहाँ बुक गरिदिई हाल्छौँ नि सबै हामी मिलाइदिई हाल्छौँ हो तपाईँ चाहिँ हजुर आउनु जानु एकदम सेफ छ तपाईँहरू कतिजना हो आउने चाहिँ ए हजुर तपाईँ को डेट कहिले छ तपाईँको कति तारिक अब आउनुहुन्छ ए हजुर तपाईँको अलिक बिहानकोमा आउनुभयो भने अलिकति सस्तो पर्छ हो आफ्टर नुन प आफ्टर नुन चाहिँ अलिकति म साह्रै अब डिफरेन्स त हुँदैन एक दुई सौ रुपियाँ चाहिँ महँगो सस्तो हुन्छ हो हजुर तपाईँ आउनुहोस् न हजुर मिलाइदिई हाल्छौँ नि बिहान नौ बजीको चाहिँ तपाईँको चाहिँ पर हेड थर्टी फाइभ हन्ड्रेड जस्तो पर्छ हजुर हजुर तपाईँको आउनुभयो भने मिलाइदिई हाल्छौँ नि हामी सबै त्यो टेन्सन लिनुपरेन नि तपाईँले त्यो त चारजना छ तपाईँहरू फ्यामिली हो चारजनाको टेन थाउजन्ड त अलिक साह्रै पर्छ हो थ्री थाउजन्ड पर हेड थ्री थाउजन्ड पर हजुर हजुर तपाईँ एक काम गर्नुहोस् कि थर्टी वान हन्ड्रेड गरिदिनु होस् न अन्त पर हेडको अन्त नानीको त पर्दैन हो हजुर तपाईँहरूको चाहिँ अन्त ठुलोहरूको चाहिँ पर हेड थर्टी वान हन्ड्रेड गरिदिनु होस् न अन्त अब थ्री थाउजन्ड त अब हामीलाई पनि साह्रै पर्छ हो चढ्नु चाहिँ तपाईँ चाहिँ स्टेसन चाहिँ पर एनजेपीमै छ हो ह हजुर जङ्गसनमा त त्यहाँ त छैन नि तपाईँ त एनजेपी नै आउनुपर्छ हजुर हजुर खरसाङ भएरै आउँछ यता हजुर हजुर घुम भन्ने जग्गा घुम भेटेरै आउँछ त्यहाँनिर एकछिन रोक्छ हो हजुर निस्केर हजुर निस्केर यसो अलिअलि घुम्दा हुन्छ एकैछिन रोक्छ पन्ध्र मिनट जस्तो हजुर हजुर पन्ध्र बिस मिनट रोक्छ त्यहाँनिर हजुर हजुर वन टाइम एक्सपिरेन्स हुन्छ हो तपाईँलाई अब ट्रेनमा पनि गाडीमा त चढिबस्छ अब ट्रेनमा आउनुभयो भने हजुर हजुर यही नम्बरमा छ हजुर वाट्सएपमा होइन वाट्सएपमा आधार कार्ड पठाइदिनु होस् तपाईँहरूको हो हजुर भइहाल्छ त्यति ह हजुर हजुर हुन्छ हुन्छ होइन फुल पेनै गर्नुपर्छ किनकि अब टिकट बुक गर्नुपर्ने हुन्छ हो पहिलै फुल पेमेन्ट गर्नुपर्छ हजुर हुन्छ हुन्छ